कालिम्पोङ जिल्लाको हावापानी सामान्य छ गरममा निकै गरम हुन्छ मे जुन जुलाईमा एकदमै गरम हुन्छ फेरि जाडोमा डिसम्बर र जनवरीमा एकदमै चिसो हुन्छ खपिनसक्ने चिसो हुन्छ अनि कोही कोही साल चाहिँ खडेरी पनि पर्छ पानी नपरेको बेलामा चाहिँ खडेरी पनि पर्छ तर अरू ठाउँ हेरेर चाहिँ कालिम्पोङको वेदर चाहिँ एकदमै राम्रो छ